हेलो हजुर हजुर अँ भन्नु नि के काम थियो होला नि हजुर

ए

यस्तो म भनिदिन्छु अन्त अलिकति कि यस्तो हो नानी हाम्रो कालिम्पोङको कल्चरल फेस्टिभलहरूमा चाहिँ आउँछ अब यहाँनिर त अब सबै जातिहरू मिक्स भएर बसेको छ होइन नेपाली भयो त्यहाँदेखि अब मुस्लिम भयो बिहारी भयो मारवाडी भयो सबै जाति मिक्स भएर बसेको छ तर पनि अब बेसी चाहिँ हामी नेपालीहरू छौँ होइन त्यसले गर्दाखेरि हाम्रो यहाँनिर दसैँ दसैँ र दिवाली चाहिँ एकदमै हाम्रो नेपालीहरूको चाहिँ ठुलो कल्चरल फेस्टिभल चाहिँ यो हो हाम्रो होइन जातीय उत्सव चाहिँ यो हो अन्त अरू जातको हरूले पनि उनीहरूको आफ्नो जातीय उत्सवहरू मनाउँछ तर यो अब के हरे दसैँ र दिवाली तिहार जत्तिको भव्यताको साथ चाहिँ मनाउँदैन अनि यो दसैँ चाहिँ पर्छ नेपालीमा हो भने असोज महिनामा होइन अङ्ग्रेजीको चाहिँ यो अक्टोबर महिनामा पर्छ योभन्दा अगाडि दसैँ आउनुभन्दा अगाडि चाहिँ सोह्र सराद भनिन्छ सोह्र दिनको हुन्छ त्यो चाहिँ होइन सोह्र सरादभरि चाहिँ अब घरमा कसैले पनि लसुन प्याजहरू खान मासुमंसहरू त्यस्तोहरू खाँदैन उनीहरूले पितृहरूलाई खानाहरू चढाएर पहिला त्यहाँदेखि मात्रै आफूहरूले खाना खाने गर्छ सोह्र सरादभरि त्यहाँदेखि चाहिँ आउँछ नवाम नवरथा सुरु हुन्छ नवरथा सुरु भएको दिनदेखि चाहिँ देवीको पूजा गर्छ दुर्गा माताको पूजा गरिसकेपछि झन् अब माछामासुहरू लसुन प्याज खाने कुरा आएन होइन त्यहाँदेखि नवमीको दिन चाहिँ त्यो दुर्गा पूजा सकेपछि त्यसको भोलिपल्ट दशमी भन्छ त्यो दिन चाहिँ दसैँ टिका लाउने दिन हो अनि यो चाहिँ पाँच दिन चल्छ पूर्णेको दिन भन्छ टिकाको दिन सुरु भएर उता पाँच दिनसम्म चाहिँ दसैँ लगातार चलिरहन्छ हामी त्यति बेला चाहिँ टिका लगाउनु सक्छौँ अनि टिका चाहिँ हामी पहिला आफ्नै घरमा आफ्नो घरमा आफूभन्दा जेठो जो हुनुहुन्छ आमा बाबा अथवा दाजु दिदी होइन जो हुनुहुन्छ उहाँहरूको हातबाट चाहिँ चामलको अक्षताको टिका निधारमा लगाएर है आशीर्वादहरू थाप्छौँ जमराहरू थापेर आशीर्वादहरू थाप्छौँ उहाँले हामीलाई आशीर्वाद दिनुहुन्छ त्यसपछि चाहिँ हामी अरू आफन्तहरू जस्तै काका मामा बडा आफूभन्दा ठुलो जो हुनुहुन्छ उहाँहरूको घरमा पनि टिका लाउनु जान्छौँ र आशीर्वाद थाप्ने काम गर्छौँ यो चाहिँ पाँच दिनसम्म चल्छ यो चाहिँ भयो दसैंको भयो होइन बडा दसैँको अनि यसरी नै तिहार पनि यसरी नै कात्तिक महिनामा पर्छ नेपाली महिना कात्तिक अनि अङ्ग्रेजी महिना चाहिँ नोभेम्बरमा पर्छ तिहारमा चाहिँ हाम्रो काग तिहारदेखि सुरु हुन्छ काग तिहार कुकुर तिहार त्यहाँदेखि गाई तिहार गोरु तिहार र अन्तिम दिन भाइ तिहार भनिन्छ गाई तिहारको दिन चाहिँ हामी लक्ष्मी माताको पूजा गर्छौँँ बेलुका घरमा झिलिमिली पारेर रमाइलो गरेर अनि त्यो दिन चाहिँ हाम्रो छोरी चेलीहरूले भैलिनी खेल्ने चलन छ राति चाहिँ अनि भोलिपल्ट गोरु तिहारको दिन चाहिँ छोरा मान्छेहरूले देउसी खेल्ने चलन छ अनि त्यसको भोलिपल्ट चाहिँ भाइ तिहार भन्छ जुन दिन चाहिँ चेलीहरूले माइतीलाई टिका लगाएर अनि सयपत्री फुलको माला लगाएर आशीर्वादहरू दिन्छ यो चाहिँ दसैँ तिहार भयो अनि यस्तै अर्को हाम्रो नेपालीहरूको अर्को ट्रेडिसनल फेस्टिभल जो चाहिँ हामीले कालिम्पोङमा एकदमै उत्साहको साथ हप्ता दिनहरू मनाउँछौँ त्यो चाहिँ हो माघे सङ्क्रान्ति यो माघे सङ्क्रान्ति चाहिँ माघ एक गते माघ महिनाको एक गतेलाई चाहिँ माघे सङ्क्रान्ति भनिन्छ अनि यो चाहिँ अङ्ग्रेजीको चाहिँ जनवरी महिनामा पर्छ ठन्डा महिना हुन्छ होइन अनि यो चाहिँ हाम्रो ठाउँँमा चाहिँ एक हप्ताको उत्सव हुन्छ एक हप्ता माघे मेलाहरू लाग्छ त्यहाँनिर विभिन्न प्रोग्रामहरू हुन्छ अनि ट्रेडिसनल खानाहरू पकाएर बेच्ने दोकानहरू हुन्छ थुप्रो ठाउँमा लाग्छ यो मेला चाहिँ जस्तै रेलीमा पनि लाग्छ यता पर पुजे डाँडाहरूतिर पनि लाग्छ अनि आफ्नो आफ्नो गाउँ ठाउँमा पनि लगाउँछ लिङ्गे पिङहरू बनाएको हुन्छ होइन त्यस्तो छ नानी हाम्रो कालिम्पोङको ट्रेडिसनल फेस्टिभलहरू चाहिँ अझै केही पऱ्यो अझै केही सोध्नुपऱ्यो केही चाहियो भने मलाई फोन गर्नु नि ल हुन्छ